सहरी र ग्रामीण विद्यालयबिचको खाडलबारे भन्नुपर्दा यो खाडल छिट्टै पुरिएको नै राम्रो लाग्छ किनभने सहरी क्षेत्रमा भएका विद्यालयहरूमा जुन प्रकारको सुविधा सहुलियतहरू पाइन्छ ग्रामीण इलाकामा पाइने हुने विद्यालयहरूमा ती सहुलियत सुविधाहरू प्राप्त छैन त्यसैले यस्तो सुविधा सहुलियतहरू बिच हुने जुन प्रकारको खाडल छ त्यस त्यो खाडल छिट्टै नै पुरिएको राम्रो हो भन्ने मेरो धारणा छ सहरी र ग्रामीण विद्यालयबिचको जुन खाडल छ त्यसमा के के कुराहरू पर्छन् भने सहरी इलाकामा जुन प्रकारको विद्यालयहरू हुन्छन् त्यहाँका नानीहरू ग्रामीण इलाकाका भन्दा एकदमै बेसी एडभान्स हुन्छ अथवा उनीहरूमा जुन प्रकारको नानीहरूमा हुने क्षमता हुन्छ विकासको क्षमता हुन्छ त्यो ग्रामीण इलाकामा हुने नानीहरूकोमा भन्दा धेरै हुन्छ यसको मुख्य कारण के हो भने सहरी क्षेत्रमा भएका विद्यालयहरूमा धेरैभन्दा धेरै सुविधाहरू प्राप्त हुन्छ जस्तै कि इन्टरनेटको सुविधा भयो तक्निकी क्षेत्रमा जति पनि सुविधाहरू हुन्छ त्यो सहरी क्षेत्रमा धेरै हुने गर्छ